हजुर हजुर हजुर नाम के हो नाम के छ होला ए हजुर ए हजुर हजुर सक्नुहुन्छ

हजुर हजुर हजुर हजुर

हजुर

हजुर ए हाम्रो चौरस्तामा चाहिँ मल रोड भन्ने जग्गा छ है त्यहाँनिर चाहिँ अब आया त्यहाँ चाहिँ सानसानो सप छ त्यो चाहिँ कसले अर्न गर्छ भन्दा चाहिँ भोटियाज पिपलले गर्छ हो भोटियाज र शेर्पाले अर्न गर्छ अनि त्यो चाहिँ त्यहाँनिर चाहिँ तपाईँले नेपालीको त पाउनु हुँदैन तर उनीहरूको ओन भोटिया र सेर्पाको अब तपाईँको क्लोदिङ उयोहरू पाउनुहुन्छ हो अनि त्यो चाहिँ अब उनीहरूको फेरि ह्यान्डमेड बनाएको कारणले गर्दा चाहिँ त्यहाँ चाहिँ अलिकति एक्सपेनसिब हुन्छ अरू जग्गा भन्दा चाहिँ अनि तपाईँले अब कि लाउनुको लागि त तपाईँले चाहिँ त्यहाँनिर पाउनुहुँदैन अब तपाईँले त्यहाँ लाउनु हो भने चाहिँ तपाईँले त्यहाँ खरिद नै गर्नुपर्छ हो किन्नु नै पर्छ अनि तपाईँको बिच गल्ली भन्ने जग्गा छ हाम्रो यता सुपर मार्केटदेखिको अलिक यता त्यहाँ चाहिँ तपाईँको उयो पनि भन्छ गिताङ्गे डाँडा पनि भन्छ है त्यहाँ चाहिँ प्रायः अब उयो उनीहरू पनि हुन्छ त्यो बिच गल्लीमा चाहिँ सबै जातिको तपाईँले लुगा किन्नु सक्नुहुन्छ है त्यहाँ चाहिँ एकदम रिजनेबल त्यहाँ चाहिँ डाइरेक्ट तपाईँको नेपालबाट उयो हुन्छ नेपालबाट हजुर नेपालबाट आउँछ सामान अनि त्यहाँ चाहिँ सबै प्रकारको तपाईँले नट ओनली ड्रेसेस अ अर्नामेन्टसहरू पनि पाउनुहुन्छ हो अनि तपाईँ चाहिँ अब बेस्ट चाहिँ अब एकछिनको लागि लगाएर फोटो खिच्नुको लागि चाहिँ तपाईँको बेस्ट चाहिँ बतासिया लुप भन्ने छ त्यो चाहिँ अब हिस्टोरिकल उयो त्यहाँनिर चाहिँ तपाईँले थापाहरूको भयो है अनि राईहरूको चाहिँ पाउनुहुन्छ त्यहाँनिर चाहिँ तपाईँले अब लगाएर है फोटोहरू खिचेर त्यहाँनिर चेन्ज गर्न चाहिँ सकिन्छ हजुर उनीहरूले सबै एकदम ब्रिफली प्रकारले तपाईँलाई सम्झाइदिन्छ मज्जाले बुझाइदिन्छ किनभने उनीहरूको बिजनेस नै त्यही हो नि त सबै उनीहरूले अब तपाईँलाई अब ब्रिफली पाराले बताइदिन्छ त्यहाँनिर किनभने उनीहरूको बिजनेस नै त्यही हो हो त्यहीबाट त्यसले गर्दाखेरि उनीहरूको अब घरमा चुल्हाहरू जल्छ अनि तपाईँ अब आएर एकपल्ट हामी तपाईँलाई टुर गाइड चाहियो भने भन्नुहोस् हामी नै तपाईँलाई लगिदिएर त्यहाँनिर कुन चाहिँ किनभने नयाँ जग्गामा अब हजुर नयाँ जग्गामा अलिक अप्ठ्यारो पनि हुन्छ जग्गाहरू पनि चिन्दैन हो अब मान्छे त अब सबै मान्छे राम्रो हुँदैन अनि टुर गाइड लानुभयो भने चाहिँ राम्रो हुन्छ तपाईँलाई पनि हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू सर